तपाईँ दार्जिलिङबाट आउनु भएको टुरिस्ट बोल्नुभएको ए हजुर म टुर गाइड टुर गाइड बोलेको कि अनि सिक्किमको नाम्चीको हजुर हजुर आइपुग् हजुर म ट्याक्सी लिएर आउँछु नि कतानिर आइपुग्नु भयो होला हजुर म आइपुगिहालेँ नि अनि घुम्ने जग्गाहरू त निकै छ यहाँ माथि चारधाम सोलोफोक साई मन्दिर हेलिपेड हजुर तपाईँलाई चाहिँ कस्तो जग्गा चाहिएको ए हुन्छ तपाईँलाई होटेल चाहिँ कस्तो चाहिएको होला है तपाईँ बुढीसँग हुनुहुन्छ भने होमस्टेको त चिन्ता नगर्नुहोस् न तपाईँ अहिले एक्लै हुनुहुन्छ कि कोहीसँग हुनुहुन्छ कि साथी साथीनी ए अँ रुम चाहिँ कत्रो मिलाइदिनु होला त्यो पनि सबै मिलाएर आइदिन्छु नि फ्ल्याटै त्यसमा लाग्छ तपाईँको बिस हजार एक दिनको एक रातको ए हुन्छ त्यसो भने जानु पर्ने चाहिँ फर्स्टमा चाहिँ हो हामी सोलोफुक सोलोफुकमा चाहिँ चार धाम पनि भन्छ त्यस्तै इन्डियाको चारवटै धाम चारवटै धामहरू छ त्यहाँनिर एक्कै तालमा घुम्न सक्नुहुन्छ एकैतालमा घुम्नु सक्नुहुन्छ त्यसकै अलिकति तल परनिर साई मन्दिर भेट्छ त्यही बाटोमा त्यही साई मन्दिरमा साई मन्दिरमा के छ साई मन्दिरमा पनि घुम्ने जग्गा छ त्यहाँदेखि अलिकति माथि गयो भने हेलिपेड छ नाम्चीको ए हुन्छ आएँ आएँ